हाम्रो दसैँ आउँछ टिका सिका लगाउँछौँ हामी हाम्रो बुढापाकाहरूले टिका सिका लगाइदिन्छन् त्यहाँबाट हामी पनि नाता नातिनी छोरा छोरीहरूलाई टिका लगाइदिन्छौँ दुर्गा पूजाहरू आउँछ दुर्गा पूजामा हामी तिन दिनको दुर्गा पूजा छ दुर्गा पूजामा हामी टिका सिका ओ के अरे देऊ दुर्गा पूजा जान्छौँ तिन दिन हुन्छ है रमाइलो गर्छौँ त्यहाँ दुर्गा पूजा मानेर आउँछौँ त्यहाँबाट तिन त्यहाँबाट घरमा आउँछौँ त्यहाँबाट जमाराहरू पनि राख्छौँ यस्तै सब गर्छन् टिका सिका लगाउँछौँ हामी आमाहरूले बाबाहरूले लगाइदिन्छन् अनि त्यहाँबाट हामी पनि सासू ससुराको टिका लगाउँछौँ त्यहाँबाट हामी छोरा छोरीलाई नाता नातिनीलाई छोरीहरूलाई लगाइदिन्छौँ अनि त्यहाँबाट अब देउसीहरू आउँछ देउसी खेल्छन् देउसीमा अब द दान दक्षिणाहरू दिनु पर्यो हामीले निकाल्छौँ निकाल्छौँ अन्त झिलिमिली झिलिमिली देउसुरे भन्छन् आउँछन् केटाहरू अब त्यो दान निकाल्नु पर्छ हामीले के अरे त्यहाँबाट दसैँ आउँ दसैँको अब उयो भयो अन्त तिहारहरू आउँछ त्यहाँबाट हामीले यो माघे सङ्क्रान्ति आउँछ त्यहाँबाट माघे सङ्क्रान्तिमा पनि हामीले अब सेलरोटी हाल्नु पर्यो यसो बनाएको प्रसादहरू पनि बाँढ्नु पर्छ सबलाई अलि अलि गरेर दिनु पर्छ त्यहाँबाट उयो आउँछ फेरि फगुवा आउँछ त्यहाँबाट फगुवामा पनि हामी होली खेल्छौँ भैलेनी भने नि भै भैलेनीको पनि अब उयो तिहारमा भैलेनी खेल्छौँ हामी त्यहाँबाट के अरे भैलेनी आयौँ आँगन बढारी कुँढारी राख न ए औँसीको बार हो गाई तिहार हो भैलो भन्छौँ हामी यसरी नै त्यहाँबाट अन्त दान दिन्छौँ हामीले निकाल्छौँ दान दिएर जान्छन् देउसुरे पनि देउसी झिलिमिली झिलिमिली देउसुरे भनेर आउँछन् केटाहरू देउका दान निकाल्नु पर्छ हामीले देउसुरे चार भाइ जम्मा देउसुरे बली राजाले पठाएको भन्दै आउँछन् देउसुरे खेल्नु पनि देउसीमै खेल्छौँ हामी यसरी नै खेल्नु आउँछन् हामी दानहरू निकालिदिन्छौँ अन्त फगुवा आउँछ अन्त फेरि फगुवा पनि हामीले के अरे के गर्नु पर्छ फगुवा देउसी फगुवा खेल्छन् ए द दलेर खेलेर गरेर हिँड्छन् मान्छेले खेल्छौँ हामी त फगुवा पनि खेल्छौँ माघे सङ्क्रान्ति आउँछ माघे सङ्क्रान्तिमा पनि हामीले रोटी पकाउँछौँ सेलरोटी हाल्छौँ ए अचार बनाउँछौँ तिलहरूको अचार बनाउँछौँ सेलरोटी हाल्छौँ तरुल उसिन्छौँ त्यसरी उसिनेर हामी सबलाई बाँढ्छौँ खान्छौँ बाँढ्छौँ पनि उनीहरूले पनि ल्याइदिन्छन आफू पनि खान्छौँ त्यसो गरेर हामी रमाइलो मनाउँछौँ दसैँ तिहार औँसी सब हामी मान्छौँ